म युट्युब च्यानलमा चाहिँ नेपाली पिक्चरहरू हेर्छु प्राय जस्तो अनि उयोहरू हेर्छु कमेडीहरू आउँछ नि थुप्रै आँउछ नेपाली नेपालीबाटै बोल्छ त्यसबाटै हेर्छु प्राय जस्तो अरू त्यो साउथकोहरू त हेर्दिनँ हिन्दीहरू हेर्दिनँ म नेपाली प्राय जस्तो चाहिँ नेपाली नै हेर्छु